भाइ मैले तपाईँकोबाट ल्याएको छुरी चाहिँ एकदम मलाई चाहिँ नराम्रो लाग्यो किनभने यो छुरीले चाहिँ त्यति अब राम्रो लाग्ने रहेन रहेछ त्यति सब्जीहरू पनि राम्रो काटेको छैन राम्रो प्रयोग भएन अनि यसैले चाहिँ म यो छुरी चाहिँ राम्रो लागेन भन्न चाहन्छु अनि गाउँमा मैले दुई तिनवटा मगाएको पनि थिएँ त्यसैले है यो छुरी चाहिँ अरूले पनि मन पराएन अनि यसै कारणले चाहिँ अब यो छुरी चाहिँ राम्रो क्वालिटीको रहेन रहेछ अनि थुप्रोले यसरी भन्दैछ राम्रो छैन भनेर अनि अरूले पनि अब किन्नेहरूले पनि त्यसै भन्दैछ राम्रो छैन रहेछ कहाँबाट मगायो भनेर त्यसरी भन्दैछ अन्त यो छुरीको एकदमै राम्रो लागेन राम्रो नकाट्दो रहेछ अनि यसैले म तपाईँलाई भन